मलाई गीत गाउन अति नै मन पर्छ र र चाहिँ म कोही कोही बेला गीत गाउँदाखेरि चाहिँ त्यो कविताहरू भनि पठाउँछु अन्त एक हामी एक दुसराको फिलिङ्ग्सहरूलाई हाम्रो व्यथाहरूलाई सेयर गर्छौँ